मेरो जीवनको मेरो जीवनमा मैले यो काम जुन चाहिँ अहिले गरिरहेछु त्यो काम चुन्ने मैले चुनेँ कसरी भन्दाखेरि हुन त मेरो हस्बेन्डले पनि काम गर्नुहुन्छ उ पनि आफू आफ्नै काम गर्नुहुन्छ तर पनि म मेरो आफ्नो म आफूमा पनि आफूले आफ्नो आफ्नो आफ्नो खुट्टामाथि उभिनु चाहन्छु है म आफू कसैमाथि डिपेन्डेन्ट हुन चाहदिनँ त्यो भन्नको तात्पर्य चाहिँ अब बुढाले दिँदैन या त बुढाले सहयोग गर्दैन भन्ने होइन तर पनि आफूले अब त्यत्रो पढेको कतिवटा चिज आफूले जानेको त्यो चिजलाई उपयोग गर्नु चाहिँ हाम् मलाई पनि मनपर्छ मलाई आफूलाई एक्सप्लोर गर्नु मनपर्छ काम कुरा मैले सिक्नु मनपर्छ नयाँ नयाँ कतिवटा कुराहरू सिक्नु मनपर्छ र अहिले जुन चाहिँ हाम्रो यो नयाँ कम्पनी जुन चाहिँ भन्नुभयो ए म भन्दैछु त्यसमा चाहिँ भर्खर अब नयाँ काम सर्बे हुँदैछ त्यसमा चाहिँ मैले मैले पहिला काम गरेकै मालिक थियो मलाई एकदमै राम्रो थियो मैले काम गर्दाखेरि म त्यो कोभिडको विषयले गर्दा अब छोडेँ त्यो कोभिडमा म त आफै बिमारी भएको कारणले मैले छोड्नु कर लाग्यो त्यही कारणले मैले फेरि मलाई त्यो मालिकले फेरि बोलाउनु हुँदाखेरि मैले फेरि त्यो काम सुरु गर्दैछु र मैले त्यसमा धेरैवटा नयाँ कामहरू सिक्नु पाउँछु नयाँ कुराहरू मैले अब मेरो ध्यानमा नभएको मैले आफूभन्दा सिनियर्सहरूबाट धेरैवटा कुरा सिक्नु पाउँछु कोही बेला घरमै बसेर पनि गर्नु सक्छु म ड्युटी गएर पनि गर्नु सक्छु त्यसमा कतिवटा सबैवटा कुरामा पैसा म्याटर हुँदैन पैसा कमिँदै गर्छ तर आफूलाई धेरैवटा कुरा सिक्नु पनि जरुरी छ सिक्नुमा पनि मान्छे चिन्नु सिक्नु त्यो पनि अलग उयो हो मान्छेले आफ्नो त्यो चिजलाई पनि पैसासँग कतिवटा चिज तौलनु हुँदैन र मेरो बुढाले कमाउँदा मलाई पनि दिन्छ मेरो घर चलाउँदैछु त्यसले मेरो नानी स्कुल पढ्ने खर्च गाडी भाडा घर रासिन पानी चलाउने आफ्नो व्यक्तिगत कतिवटा चिजहरू चलाउनेहरू सबै त्यसबाट म म्यानेज गर्छु म अब मैले कोही बेला अब घरमा मेरो हुन त अब घरमा फेमिली छैन म हस्बेन्ड नानी मात्रै हो तर पनि अब कोही बेला हस्बेन्डको बहिनीहरू आएको हुन्छ उहाँहरूलाई दिँदा कोही बेला यसो हातमा त खर्च अब दिनु नसके पनि कोही बेला लुगाफाटाहरू किनेर दिन्छौँ मेरो माइतमा कोही बेला मम्मी बाबालाई केही किन्नु मनपऱ्यो भने म किनेर दिन्छु मेरो बहिनीलाई किनेर दिन्छु त्यो चिजहरू म त्यसरी आफ्नो पैसा म त्यसरी उपयोग गर्छु म यता त्यसरी आफ्नो परिवारलाई यताउति कोही बेला सहयोग चाहेको बेलामा म उनीहरूलाई दिनु सक्यो भने म त्यतिकै आफूलाई यता उनीहरूले मागेको बेलामा आफूले पनि दिनसकौँ त्यो चिज मैले आफ्नो हस्बेन्डलाई माग्नु नपरोस् त्यो पैसाहरू कोही बेला आफूलाई चाहिएको हुन्छ पकेट मनी चाहिएको हुन्छ नानीले कोही बेला घरमा बस्दा कोही बेला यो खान्छु भन्छ कोही बेला त्यो खान्छु भन्छ त्यो त्यो चिजहरूको लागि हर चिजको लागि अब बुढालाई तङ्गी चाहिँ गर्नु नपरौँ आफूलाई चाहिने कुराहरूको लागि पनि त्यही भएर आफू काम गरेको छ भने आफ्नै पैसा आफूले आफूलाई कसरी इच्छा लाग्छ खर्च गर्न अब त्यसरी गरिन्छ